मलाई चाहिँ लाग्दैन कि कुकिङ चाहिँ अब महिलाहरूले मात्रै गर्नुपर्छ भनेर किनकि कुनै घरमा अब स्त्री जाति बिमार भयो भने त्यस घरमा पुरुषहरूले पनि कुकिङ सिकेको छ भने चाहिँ अब महिलाहरूलाई सजिलो पर्छ किनकि कोही बेला घर परिवारमा महिलाहरू बिमार हुन्छ र पुरुष जातिले कुकिङ गर्नु अनिवार्य छ त्यही कारण मलाई लाग्छ पुरुषहरूले पनि खाना पकाउनु सिक्नुपर्छ त्यसै कारणले खा खाना बनाउनु लोग्नेले पनि अनिवार्य छ